हेलो हेलो यो छेत्री स्टोर हो ए त्यहाँ नयाँ नयाँ लुगाहरू छ सामानहरू मलाई उयो बेगीवाला भेस्ट चाहियो अनि प्यान्टहरू अन्त जुत्ताहरू छ भने जुत्ता चाहिएको थियो ए अनि साइज कति हो लुगाहरूको भन्नु होस् न

हजुर चाहिन्छ मेरो आमा बाबाहरूलाई पनि चाहिन्छ कि फिक्स्ड प्राइस भन्नु होस न यो टी सर्टको दाम चाहिँ कति हो भन्नु होस् न टी सर्टको प्राइसहरू प्यान्टको अनि सुज ओ अनि अलिकति डिस्काउन्ट गर्दा हुन्छ होला नि अनि आज मेरो आमा बाबा उयो के सर्ट अनि एउटा फुल प्यान्ट अनि एउटा जुत्ताहरू भयो अनि त्यसको प्राइस त्यसको प्राइस चाहिँ कति हो हुन्छ अनि तपाईँको त्यो छेत्री कतापट्टि हुनु हुन्छ सर उयो स्टोर कालचिनी कता हो ओ हुन्छ हुन्छ अनि